र हाम्रो जगामा पनि गरिबहरूको लागि हस्पिटल हस्पिटल हुनु पर्छ र कतिवटा जगामा गरिबहरू त्यसै मर्छ र हस्पिटलहरू पनि हुँदैन र ठुलो ठुलो जगामा हस्पिटलहरू हुन्छ र त्यो गरिबहरूको लागि हुँदैन र अमिरहरू जान्छ र गरिबहरूकोमा त्यत्रो पैसा पनि हुँदैन र हाम्रो जगामा चाहिँ एउटा हस्पिटल हुनु पर्छ गरिबहरू गरिब वा अमिर र डाक्टरहरू डाक्टहरूको पनि होइन पैसा अलिकति कम्ती वा कम्ती गर्नु पर्छ र सबजना अमिर हुँदैन सबजना अमिर हुँदैन र सबजना गरिब पनि हुँदैन जसको जगा जसको जसकोमा पैसा छ र त्यो त अब होइन के भन्छ ठुलो ठुलो हस्पिटल गएर आफ्नो ट्रिटमेन्ट गरिहाल्छ र सानो सानो जो मान्छे हुन्छ जो गरिब हुन्छ उनीहरूलाई उनीहरूकोमा त्यत्रो धन पनि हुँदैन हस्पिटल ठुलो ठुलो हस्पिटल जानु हस्पिटल ठुलो ठुलो जानु र उनीहरू त्यसै आफ्नो ज्यान दिन्छ आफ्नो ज्यान गवाउँछ र हाम्रो हाम्रो यो जगामा चाहिँ हस्पिटल रहनु पर्छ र हस्पिटल रहनु पर्छ र गरिबहरूको लागि पनि यो हस्पिटल चाहिँ सानो भए पनि वा ठुलो भए पनि हस्पिटल चाहिँ रहनु पर्छ र गरिबहरू गरिबहरूको पनि छ गरिबहरूको पनि त बाच्नु उयो अधिकार छ अधिकार छ र ठुलो ठुलो मान्छेहरू त जान्छ आफ्नो ठुलो ठुलो मान्छेहरू त जान्छ के भन्छ ठुलो ठुलो उयो हस्पिटलतिर र सानो सानो मान्छेहरू त होइन आफ्नोमा पैसा पनि हुँदैन गरिबी हुन्छ र गरिबी हुन्छ र त्यो एउटा कतिवटा हुन्छ कतिवटा ठाउँमा यस्तो छ कि यस्तो छ कि आफ्नो एउटा एउटा काम हुन्छ र त्यो काममा कतिजना कतिजना बसेर खान्छ बेक बेकारी हुन्छ र कतिवटा कतिवटा चिजको उनीहरूलाई उयो हुन्छ मतलब त्यो पाउनु पाउनु सक्दैन कतिवटा चिज वा खानुमा प्रब्लम हुन्छ उनीहरूलाई एउटा कमाइले पुग्दैन पनि पुग्दैन पनि र पुग्दैन पनि र हाम्रो हाम्रो यो सानो हाम्रो जगामा चाहिँ हस्पिटल चाहिन्छ वा गरिब वा धनी होस् उनीहरूको लागि चाहिँ एउटा हस्पिटल चाहिँ चाहिन्छ